नेपाली भाषा अरू भाषाहरूबाट धेरै प्रभावित छ जस्तै सबभन्दा धेरै त मलाई लाग्छ हिन्दीबाट प्रभावित भएको छ बेसी जस्तो बेसी जस्तो शब्द प्रायः नै हिन्दीसँग मेल खान्छ या त हिन्दीबाट लिइएको हो जस्तो लाग्छ अब धेरै कुराहरू हामी हिन्दीबाट नै बोल्ने गर्छौँ जब जब अप्ठ्यारो पर्छ कतिवटा कुरा इङ्ग्लिसबाट र कोही कुरा हिन्दीबाट र प्रायः यताको लोकल लेङ्ग्वेजहरूबाट पनि धेरै प्रभावित भएको छ जस्तो मलाई लाग्छ धेरै शब्दहरू लिएको छ अलिकति एउटाबाट अलिकति अर्कोबाट गर्दै अहिले हेर्दाखेरि मलाई जतिसम्म लाग्छ बेसी जस्तो चैँ हिन्दीबाटै लिइएको छ जब जब अप्ठ्यारो पर्दा बोल्दै गएपछि जो कुरा आफूलाई था हुँदैन त्यो सबै कुरा हिन्दीबाटै हिन्दी शब्द मिसाएर या हुन्छ इङ्ग्लिस शब्द मिसाएर भन्ने गर्छौँ हामी है